मेरो खाना बनाउने चाहिँ हबी हो अनि अनि यदि मैले जानिनँ भने चाहिँ युट्युबबाट हेर्छु र मलाई नयाँ नयाँ आइटमहरू बनाउनु चाहिँ पुरा मनपर्छ त्यसैले म युट्युबबाट हेर्छु